हामी हाम्रो धार्मिक चाँड पर्वमा सेलरोटीहरू पकाउँछौँ पुरीहरू पोल्छौँ आलुदमहरू बनाउँछौँ र हामीले पूजाको बेलामा हामीले भगवानहरूलाई पनि चढाउँछौँ र हामीले गाउँतिर आफन्तहरूलाई हामी सेलरोटीहरू दिन्छौँ बोलाउँछौँ घरमा बोलाएर हामीले रोटी पुरीहरू दिन्छौँ त्यसरी नै हामी चाँड पर्वमा हामीले धार्मिक चाँड पर्वहरूमा सेलरोटीहरू पोल्छ